हेलो भाइ के उबरबाट बोलेको मेरो अहिले साढे दस बजेको उसमा बाहिर जानु छ कि तपाईँको यहाँ जाने कुनै गाडी अटो ट्याक्सी कुनै छ कि छैन जक्सन तक जानको लागि त्यहाँदेखिबाट राती म बाहिर जानु छ कि आसमतिर त्यसो नभए ढिलो भयो भने गाडी फेरिमा पाउँदैन नि त र अलिक छिटो के हुन्छ छिटो चाँडो गर्नु सक्नुहुन्छ